अँ भाइ अस्ति हामी सल्लाह गरेको थियौँ नि हौ यो गजलडुब्बा हामी पिकनिक जानुपर्छ भनेर हामीले सल्लाह गरेको थियौँ होइन अनि त्यहाँदेखि पिछे तिमीले अँ तिमीले पछाडि त फोनै गरेन मैले त गाडीसाडी त भनिसकेको थिएँ त हौ अन्त गाडी भनेको छु हो अँ

गाडीको दामसाम भएको सबै भएको छ अन्त अब कतिजना जाने हो हौ के के लाने हो वहाँ लगेर पकाउने पर्ने भाँडाकुँडाको प्रबन्ध मिलाउनु पर्यो माछामासु कति बोक्ने हो होइन मान्छे कति भयो तिमीले खोइ कसैलाई केही रिकमेन्डहरू गरेको छौ उम्

होइन ज मासु नि त अलिकति लिएर जानु पर्यो होला होइन कि पकाएकै लाने हो कि कि के हो ड्राई जाने हो कि ए अच्छा तिमीसँग कतिजाना मान्छेहरू छ र मसँग त अलिअलि छ हो अन्त कुन गाडी लानुपर्ने यो एक्जाक्ट्ली अब हाम्रो उयो भएको छैन ए अँ अनि अनि माल पानीको के भएको छ कसरी बोक्ने कति बोक्ने हो के गर्ने हो अब सबैजनाले त्यस्तो खाँदैन कतिजनाले चिया कफी खाने पनि हुन्छ कोही सफ्ट ड्रिङ्क्सहरू खाने हुन्छ त्यसको लागि के प्रबन्ध छ हौ उम् अनि ठुलो खालको कोकहरू दुई बोतल बोकौँ अन्त स्प्राइट बोकौँ अलिअलि अनि जुसहरू बोकिदियौँ न नानीहरूको औरत मान्छेको लागि हो अन्त अरूको लागि चाहिँ अब हार्ड ड्रिङ्क्सहरू ठिकै भइहाल्छ हो अन्त मासुहरू कसरी बोकेर लाने भाँडाकुँडा पनि चाहियो होला बोकेर हाल्ने अब क कतिवटा डिस्पोजेबल प्लेट कपहरू पनि बोक्नुपर्यो होला यसो यसो गरन भोलि भोलि बेलुकाखेरि यसो उँधो झरन यसो बसेर बात मारौँ कति के के लाने हो कति बजे हिँड्ने त्यो सल्लाह गरौँ हो कति स्टिमेटहरूको लागि यो सामानहरू किन्नु पर्ने हो हामी यसो बसेर बात गरौँ न भोलितिर झर यसो बिहान भोलि आएर लास्ट फाइनल गरौँ न अनि गाडीको एड्भान्सहरू पनि दिइहालौँ है ल उम् अन्त त्यो मान्छेहरूलाई कति अब कति डिस्ट्रिब्युट गर्ने हो कति उठाउने हो मान्छेको पर हेड होइन त्यो पनि सल्लाह गरौँ अन्त भोलिदेखि नै अब उठाउनु सुरु गरौँ किनभने अब बेसी छैन हाम्रो हातमा टाइम ल ल ल टाइम निकालेर झरन ल ल ल ए हुन्छ हुन्छ ल ल हुन्छ